खेलकुद मानिसहरूको लागि चाहिँ तनाव राहत र रमाइलो गर्ने अवसर किन हो भन्दाखेरि अब हाम्रो पाहाडे एरियामा है फुटबल भने पछि अहिले है सबैजना पाहाडको जनताहरू अहिले त अब झन् सिजन लागेको छ है अब सत्ताइस जुलाईमा हाम्रो रबिलाल मेमोरियल लिग हुन्छ हो अनि सिनियर डिभिजन र बी डिभिजन हुन्छ सिनियर डिभिजन फुटबल किन भन्दाखेरि अब सिनियर डिभिजन फुटबलमा बाहिर बाहिरको प्लेयरहरू आउँछ नेसनल लेभलको प्लेयरहरू आएर खेल्नेगर्छ यहाँनिर र अब क्लबहरूले लिएर आउँछ साथै पन्ध्र अगस्त त अब यहाँ कालिम्पोङ अब भारतभरि नै पन्ध्र अगस्त मनाइनेमा चाहिँ दोस्रोमा आउँछ अनि पाहाडको मानिसहरू फुटबल भने पछि ज्यान दिनुखोज्छ है पानी झरी केही भन्दैन यहाँनिर आएर मेला ग्राउन्डमा बसेर फुटबल हेर्छ गेटमा ढिलो पुग्यो पछि फेरि गेटमा बन्द गरिदिन्छ हाम्रो गेट बन हुन्छ गेट बन भए पछि हेर्नु पाउँदैन हो मानिसहरूको झगडा तनाव त्यहाँनिर हो अनि फुटबल हर्नुको लागि भनेर चाहिँ अब ग्राउन्डभित्र पस्नु खोजेर हो यता उती गर्छ र पाउँदैन त्यो जगामा हो अनि कालिम्पोङमा मात्रै होइन पाहाडभरि नै फुटबल चाहिँ यति रमाइलो खेल हुन्छ कि अब हेर्ने मानिसहरूको भिड त्यतिकै हो कालिम्पोङमा होस् या दार्जिलिङमा होस् या कुनै गाउँबस्तीमा पनि फुटबल भने पछि चाहिँ मरि मिट्ने गर्छ किनभन्दा अब फुटबल हेर्नुजाँदा त्यहाँनिर हाँस खेल गर्छ साथीभाइ भेट्छ हो सबैजना साथीहरू बसेर रमाइलो गफ गर्छ अहिलेको जमानामा है अहिले त अब नानीहरू बिहा यता उती ठुलैहरू पनि फोन छोड्नु सक्दैन अब त्यो टाइम चाहिँ यस्तो हुन्छ यहाँनिर फुटबल हेर्नु आउँदाखेरि चाहिँ फुटबल मात्रै हेरेर हो साथीभाइ गफ हुन्छ दिल्लगी हुन्छ मजा गर्छ त्यसैले गर्दाखेरि चाहिँ राहत रमाइलो हुन्छ यतातिर है फुटबल फुटबल खेलमा मात्रै हो त्यतिको भिड हुने पाहाडमा हो मेला ग्राउन्डमा त बसिनसक्नु हुन्छ जग्गा नपाएर यता उती खोज्दा के गर्दाखेरि अनि फुटबल खेलेर नै खेलमा पनि खेल्न पनि मजा आउँछ हेर्न पनि मजा आउँछ गेमहरू भनेको सबै नै एकदमै मजा आउने कुरा हो कुनै पनि त्यस्तो उयो हुँदैन गेममा हेर्नुको लागि अब मान्छेहरू हो पन्ध्र अगस्ट अब यहाँनिर पन्ध्र अगस्ट कप हुन्छ पन्ध्र अगस्ट कपमा त झन् कालेबुङभरिको मान्छे मेला ग्राउन्डमा खुट्टा टेक्ने जगा हुँदैन भिड बेसी भएर त्यस्तोमा पनि खेल चाहिँ कालिम्पोङमा त्यतिकै हुन्छ